हाम्रो युज्वली त्यो एउटै डे डे टु डे लाइफमा चाहिँ अब पानीको त्यस्तो अभाव चाहिँ हुँदैन तर अब कोही बेला अब हुन्छ अब जब अब ज्यादा घाम लाग्छ त्यति बेला अब पानीहरू अब पानीको मुहान सुक्छ अनि त्यत्ति बेला चाहिँ अब अब मुहान चाहिँ अब हाम्रो गाउँदेखि चाहिँ अब पुरा पर कुन्नि कति किलोमिटर चाहिँ जङ्गलको बिचमा छ हो त्यहाँनिर चाहिँ पुरा जङ्गलहरू छ अनि बाटो चाहिँ एकदमै अप्ठ्यारो सानो बाटो छ त्यो सानो बाटोमा चाहिँ अब एक्लै गयो भने चाहिँ अब तपाईँ इफ अब तपाईँको खुट्टाहरू केही अब बाई बाई अब बाई मिस्टेक खुट्टाहरू स्लिप भयो हो अब तपाईँ सिधै तलनिर बाटोमा अब बाटोमा त पुग्छ कि पुग्दैन लाइक अब यु आर अब हुन्छ नि अब तपाईँ अब त्यहाँनिर अब स्पट डेड हुनु पनि सक्छ अब यस्तो धेरै इन्सिडेन्ट अब पहिला हाम्रो बाजे बज्यूको अब पालामा चाहिँ अब भएको अरे एकजना बाजे हुनुहुन्थ्यो अरे अनि त्यो बाजे चाहिँ अब गाउँ हाम्रो गाउँमा चाहिँ अब कमानबाटै एउटा अब पानी राख्ने मन्छे हुन्छ नि त अब जसले चाहिँ अब अब पानीको अब जो अब पानी बिग्रियो अब बनाउने काम चाहिँ उसको उसको चाहिँ त्यति मात्रै काम हुन्छ अनि ऊलाई चाहिँ अब कमानबाट नै पे गर्छ अनि त्यो बाजे चाहिँ त्यस्तै थियो अरे अनि जब ऊ पानी बनाउन गयो अनि खुट्टा स्लिप भएर चाहिँ त्यो बाजेको त त्यहीँनिर स्पोट डेड भएको अरे अनि पानीको मुहानको बिचतिर अनि एक्लै त जान सक्दैन अब पानी बनाउनको लागि चाहिँ अनि त्यस्तो हुँदा चाहिँ अब पुरा अब खोला चाहिँ हाम्रो एकदम सम्म परेको अब अब अहिलेसम्म चाहिँ त्यो खोला चाहिँ त्यस्तो सुकेको छैन अलिअलि भए पनि अब पानी चाहिँ पाउँछ अहिलेसम्म कहिल्यै सुकेको सुनेको पनि छुइनँ मैले देखेको पनि छुइनँ यत्रो वर्षभरिमा अनि अब पानीको अभाव चाहिँ अब कस्तो हुन्छ भने त्यही अब मोस्टली त अब समर समर टाइममा जब जब अब घाम बेसी लाग्छ त्यति बेला चाहिँ अलिकति भएको जस्तो लाग्यो अनि जब रेनी सिजन लाग्छ तपाईँको अब जब पुरा अब मूल फुट्छ भन्छ अब उयसमा चाहिँ हाम्रो गाउँमा चाहिँ अब त्यति बेला चाहिँ अब पुरा पानीमा चाहिँ अब पानी त अब कललल आउँछ तर पानीमा चाहिँ अब पुरा अब धुलोहरू पुरा अब त्यो सानो सानो त्यो स्यान्डहरू पानीसँग अब बगेर आउँछ अनि त्यति बेला चाहिँ अब हामी चाहिँ के गर्छ भन्दा चाहिँ अब त्यो पानीको पाइपमा चाहिँ सानो चाल्नी अब जसले चाहिँ त्यो पानीलाई मात्रै आउनु दिन्छ अनि त्यो चाल्नीहरू राख्छ अन्त त्यसरी अब पिउँछ हामी पानीहरू अनि अब गाउँघरमा चाहिँ अब के हुन्छ भन्दा चाहिँ अब पानी छैन भने चाहिँ केही कामै हुँदैन अब मेन काम नै पानीको हुन्छ अब फेरि अब गाउँ बस्तीमा अब गाई बस्तुहरू पनि पालेको हुन्छ अनि अब मन्छेलाई खाने छैन भने अब अभ्यसली अब एनिमल्सलाई पनि एफेक्ट पर्छै पर्छ मेन पानी त हो अनि त्यो पानीको अब त्यो उयो हुँदा चाहिँ अब अलिकति साह्रै पर्छ साह्रो गाह्रै पर्छ अनि अहिलेसम्म चाहिँ त्यस्तो चाहिँ भएको छैन त्यही हो समर टाइममा अलिकति साह्रो पर्छ अनि त्यही हो अनि रेनी सिजनमा चाहिँ अब त्यो बलौटा आउँछ त्यो बलौटालाई पनि हामी त्यो चाल्नी लगाएर त्यत्तिकै ठिक पारिहाल्छ